दार्जिलिङ जिल्लमामा स्थानीय शिक्षाहरू धेरै छन् जस्तो कि अब सिलगडी इन्स्टिच्युट अब् टेक्नोलोजी भयो सुरेन्द्र इन्स्टिच्युट अब् म्यानेजमेन्ट एन्ड इञ्जिनियरिङ भयो अनि यहाँ पोलिटेक्निक कलेजहरू पनि छ त्यसमा अब स्थानीय स्थानीय सरकारी कलेज अनि प्राइभेट कलेजहरू दुइवटा छन् जस्तो कि अब यहाँ भोकेसनल ट्रेनिङ हुन्छ प्रोफेसनल ट्रेनिङ हुन्छ अब केही केही कलेजहरूमा अब धेरै पैसा लाग्छ केही केहीमा अब सरकारी हो धेरै पैसा लाग्दैन अनि अब यो कलेजले गर्दा चाहिँ अब हाम्रो छेउछाउको नानीहरू र यो एरियाको नानीहरूले चाहिँ धेरैवटा पढ्ने वाला मौका पाएका छन् र यो कलेजहरूले गर्दा चाहिँ अनि अब शिक्षा शिक्षा पाउने नानीहरू अब धेरै धेरै ठुल्ठुलो पोस्टहरूमा गएका छन्